हाम्रो ठाउँमा टुरिस्टहरू त पुरा आउँछ नि घुम्नुको लागि उनीहरू फोटोहरू खिच्छ आउँछ घुम्छ हाम्रो ठाउँतिर हाम्रो यता मान्छेहरूलाई पनि राम्रो हुन्छ इन्कमहरू बचाउनको उनीहरू त्यस्तोहरूले नै घरहरू जीविकाहरू चलाइरहेको हुन्छ राम्रो तर बा बाटोहरू पनि राम्रोहरू बनाइदिनुपर्छ उनीहरूको लागि उनीहरूलाई घुम्ने जग्गाहरू धेरै राम्रो राम्रोहरू बनाइदिनु पार्कहरू फोटोहरू खिच्ने जग्गाहरू पनि त्यो रुमहरू होटलहरू राम्रो राम्रो पनि बनाइदिनुपर्छ खानेकुरोहरू मिठोमिठो बनाएर दिनुपर्छ